युवाको बेरोजगारीको लागि हामीले सोच्नुपर्ने हुन्छ कि अहिले कामहरू त्यत्ति निस्केको छैन सबै प्रायः कामहरू प्राइभेट नै भइरहेको छ त्यही कारण युवावर्गको नानीहरूले केही पनि काम गर्न सक्नुहुने छैन त्यसर्थ फेरि अर्को कुरा चाहिँ यो हाम्रो कास्ट सिस्टम भएकोले गर्दा हाम्रो युवावर्गहरूले केही कामहरू बेरोजगारीमै गरिरहनु भएकै छ खोजी गर्ने आवश्यकता पर्ने कुराहरू चाहिँ यो हो कि जस्तै अब हामीले पोल्ट्री फार्म खोल्यौँ भने यो मधुमक्खीको जस्तो मह निकाल्ने अनि माछा पालन गर्नेमा पनि कत्ति यिनीहरूलाई हेरचाह गर्नुपर्छ त्यसमा पनि कोही यस्तो डक्टरहरू आइदिनु भयो भने उनीहरूले गरेको कामहरूमा राम्रो हुने थियो जस्तै पोल्ट्री फार्ममा बर्ड फ्लुहरू आउँछ त्यसको लागि स कतिप्रायः कुखुराहरू नष्ट भएर जान्छन् उनीहरूलाई नोक्सान हुनेछ यो कारण युवावर्गहरूको नानीहरूलाई राम्रोसँगले हेरचाह गरिनुपर्ने छ सबै कामहरू आउनुपर्छ अनि सरकारले ख्याल गर्ने गर्नुपर्नेछ